के अरे भाइ म त यहाँ बिमारी लिएर जाँदै थिएँ हो तर अब के गर्नु यो ड्राइभरले माक्सहरू पनि लगाएको छैन सिटहरू पनि मैला मैला मैला रहेछ हो अन्तखेरि यो त सेफ्टी भएन नि अब बिमारी कुन्ताको बिमारी त्यसमाथि झन अब यस्तो भएर जाँदाखेरि त अफ्ठ्यारो हुन्छ हामीलाई त अब हो अन्त के अरे त्यो त राम्रो भएन नि अब त्यसको लागि चाहिँ अब तपाईँले तपाईँहरूले भन्नुपऱ्यो है अब यहाँनिर हो अन्त अब बिमारीलाई त सेफ्टी राख्नुपऱ्यो नि त हो औ ड्राइभर भाइ किन हौ माक्सहरू नलगाएको हौ माक्सहरू त लगाउनु पर्छ त हौ फेरि यो सिटहरू किन मैला यस्तो अलिकति गाडीहरू सफा राख्ने गर न हौ हेर त बिमारी लिएर जाँदाखेरि त अलिकति गाडी त सफा राख्नुपऱ्यो नि त अन्तखेरि हेर उयोहरू गर्दैन सेनिटाइजरहरू गर्दैन सेनिटाइजरहरू गर्नुपर्छ त अन्त यस्तो बिमारी फैलिराखेको छ हो त्यसको लागि चाहिँ अन्तखेरि तपाईँलाई भनेको नि त्यही कारण अन्त अलिकति भनिदिनुहोस् न है अब अफ्ठ्यारो पर्छ नि केही भयो बिमारीलाई हठात् केही भयो भने त अब यो त अब उयै हुन्छ अफ्ठ्यारै हुन्छ हो त्यसलेगर्दा नि जनाइदिइराखेको नि अबदेखि आइन्दा त्यस्तो नहोस् है अब यो त त्यस्तै भयो भयो हो अब अरु बिमारी लाँदा पनि तपाईँहरूले चाहिँ अब अलिकति सेफ्टी भएर अलिकति सरसफाइमा चाहिँ ध्यान गर्ने गर्नुहोस् है ल त्यही भन्नुको लागि गरेको थिए है हुन्छ